दार्जिलिङमा यस्ता बाँसहरूका धेरै पनि कार्यहरू देख्न पाउँछन् धेरै पनि कलाहरू देख्न पाउँछन् जस्तो हामीले घाँस काट्ने मानिसहरूले चाहे भारी बोक्ने मानिसहरूले प्रयोग गर्ने डोको अनि कतिले बाँड्ने चित्र अनि कतिपयहरूले त त्यसले केही केही चिजहरू बनाएर त्यसलाई त्यस बाँसको प्रयोग गर्छन् हामीले धेरै पढ् पल्ट देखेको छौँ कि बाँस अनि त्यसका बहुत प्रकारका प्रयोगहरू छ जस्तो बाँ बाँसले गर्दा हामी केही केही चिजको मचान पनि बनाउन सक्छौँ इस्कुस रोप्दा हामीले बाँसकै मचान लगाउँछौँ कतिले बाँसको मचान बनाएर त्यसमा पाल ओढाएर गाईबस्तु पनि पाल्छन् अनि काठको पनि यतिको प्रयोग गर्छौँ हामी कि घरकोभित्र गर्मी हुनको लागि पनि हामी काठको इस्तेमाल गर्छौँ